हेलो दादा मैले अस्ति त्यो जक्कीको टी सर्ट लगेको थिएँ नि तपाईँकोबाट हजुर हजुर हौ त्यो टी सर्ट त एकदम मलाई त नराम्रो पऱ्यो किनकि जक्की त एज युजल राम्रो हुन्छ भनेर मैले त्यो एउटा ब्रान्ड हो भनेर किनेको थिएँ होइन खोइ के भयो त्यो त्यसमा पुरा एकदम प्रब्लम चाहिँ के हो भन्दाखेरि चाहिँ खास चाहिँ एकदम पोल्ने कपडा पऱ्यो अब समर्समा त पोल्नु लगाउनु सक्दैन समर्सको लागि नै किनेको होइन अन्त कलर पनि राम्रो छ वाइट तर पोल्ने चाहिँ एकदम डर लाग्दो पोल्ने वाइट कलरले त नपोल्नु पर्ने होइन अन्त झन् पोलेर मलाई त अन्त तन्कियो पनि लुगा पुरा तन्कियो प्लस भुवा उठेको जस्तै खाले भयो बबल्सहरू जस्तै भयो हो सुकाएको जगामा त्यस्तो भयो एक पल्ट युज गरेको थिएँ बेसी समय लगाउनु पनि सकिनँ मैले बेसी पोलेर हो अनि त्यस पछि धोएर सुकाएको थिएँ अन्त त्यस्तो भयो अनि मलाई त एकदम अब राम्रो लागेन तपाईँले अब एक्सपेन एक्सचेन्ज गरिदिन्छु हुन्छ कि तपाईँले मलाई पैसा वापस गरिदिन्छु हन्छ हो आई थिन्क बेस्ट चाहिँ पैसै वापस दिनु भएको राम्रो हुन्छ जस्तै लाग्यो किनकि एक्सचेन्ज गऱ्यो भने तपाईँकोमा त्यही स्टकको त होला होइन सब सामानहरू लुगाहरू भनेर पनि ल हुन्छ